समय अनुरूप जुन चाहिँ आधुनिक विधि अथवा प्राविधिक विधिहरू निरन्तरता लिँदै आधुनिक तहमा आउँदा विकसित हुँदै गए त्यसरी नै आजको समयमा यस आधुनिक युगमा हामीलाई मोबाइल कम्प्युटरको एकदमै अत्यावश्यक पर्दछ किनकि हामीले मोबाइल कम्प्युटर बिना सायदै केही कुरा गर्न सक्छौँ किनकि आजको यो आधुनिक युगमा कसैसँग बात गर्नुपऱ्यो कसैको निम्ति पैसा हालिदिनुपऱ्यो सायद कोही कोही कुनै ठाउँको जानकारी लिन सानोभन्दा सानो निम्नभन्दा निम्न कुराको जानकारी पनि हामीले मोबाइलमार्फत पाउन सक्छौँ त्यसरी नै कम्प्युटर पनि हरेक कुराको निम्ति हामीलाई यस कम्प्युटरको निम्ति आवश्यकता पर्न जान्छ कुनै पढाइको क्षेत्रमा होस् सायद खेलकुदको क्षेत्रमा होस् कुनै जानकारीको मार्फत क्षेत्रमा होस् त्यसको निम्ति पनि हामीलाई कम्प्युटर मोबाइल फोनको एकदमै अत्यावश्यक पर्दछ जसरी विगत दिनहरूमा सायदै यो आधुनिक विधिहरू नभए पनि हुन्थ्यो तर आजको यस युगमा यी आधुनिक विधि मोबाइल फोन कम्प्युटर बाहेक सायद हामीले केही पनि गर्न सक्दैनौँ होला त्यसरी नै यी मार्फत हामीले सम्पूर्ण संसारको हरेक कुरा पनि जानुकारी पाउन सक्छौँ र हरेक कुरा मार्फत हामीले अवगत गराउन सक्छौँ